हेलो ए ओला भाइ ओलाबाट बोल्नु भएको मैले अघि देवीडाङ्गा टू गयागङ्गा जानुको लागि गाडी बुक गरेको थिएँ नि म अहिले मेरो काम परेर चाहिँ दार्जिलिङ मोडसम्म गएँ दार्जिलिङ मोडबाट मलाई पिक गरे पिक गरिदिनुहोस् न ल म भाडा त्यति नै दिन्छु गयागङ्गाकोसम्म लगेर फेरि यता देवीडाङ्गासम्म फर्केर आउनु पर्ने हो